हामीले विशेष कालिम्पोङको जिल्ला हाम्रो यहाँ कालिम्पोङ जिल्लामा तपाईँको भएको भनेको एउटा भयो दुर्गापूजाहरू भयो एउटा भयो तपाईँको दसैँ भयो दिवाली भयो अनि यो कुराहरूलाई हाम्रो विशेष प्राथमिक ध्यान दिन्छौँ अनि जस्तै हाम्रो अनि विशेष क्रिस्चियन हामी क्रिस्चियनहरू पछि लेप्चाहरू छ अनि हिन्दुहरू छ कालिम्पोङमा विशेष जात धर्महरू छ हिन्दु क्रिस्चियन बुद्धिस्ट तामाङ राई लेप्चा विभिन्न विभिन्न धर्महरू छ अनि बाहिरबाट आएको मान्छेलाई हामी त्यही कुराहरू भन्छौँ हाम्रो जात यस्तो छ हाम्रो हाम्रो धर्महरू यस्तो छ हाम्रो कालिम्पोङमा विशेष फम्बीहरू पाउँछ अनि कालिम्पोङको फेमस भनेको थुक्पा भयो अनि कालिम्पोङको अर्को फेमस भनेको कुराहरू खदाहरू भयो त्यही कुराहरूलाई चाहिँ हामीले विशेष बाहिरबाट आएको मान्छेहरूलाई हामीले भन्छौँ